हजुर अँ मैले डिफ्रेन्ट काइन्ड टाइप काइन्ड्सको अब अहिले त्यो मोर्डन टाइपको हुन्छ नि त्यो फिटनेस एक्सर्साइजेजहरू वर्कआउटहरू छ त्यो आई ह्याभ ट्राइड लिसन्ट आई एम ट्राइङ्ग होइन मैले कोसिस गरिरहेको छु अन्त त्यो स्प्लिन्ट पनि मैले गरेको छु ट्राइ गर्छु किनभने ट्रेल दौड पनि मैले गरेको छु नट इन अ द्याट इन अ कम्पिटिसनमा अब कम्पिटेटिभ म्यानरमा होइन तर मैले त्यो साथीहरूसँग होइन त्यो आफ्नै त्यो पर्सनल उयसमा गरेको छु दौड्नु त मलाई कसरी फिट रा राख्छ भन्ने प्रश्नमा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँले दौड्नुहुन्छ या तपाईँ कुद्नुहुन्छ या तपाईँ खेल्नुहुन्छ होइन ज जुन जुन जुन कसरतद्वारा चाहिँ तपाईँको जति सक्दो जति धेर मात्रामा तपाईँको पसिना निक्लिन्छ होइन त्यो जति पसिना निक्लिन्छ हामी त्यति पानी पिउँछौँ होइन त्यो त्यो त्यो क्रममा चाहिँ हाम्रो यो मेरो पर्सनल उयसको कुरा यो क्रममा चाहिँ हाम्रो त्यो एउटा बिमारीहरू हुन्छ होइन त्यो जाती हुन्छ भन्ने अब त्यो फिटनेस ट्रेनरले आ फिटनेस इन्फ्लुएन्सर्सहरूको भनाइ छ अँ मलाई पनि त्यस्तै लाग्छ